पश्चिम बङ्गालमा अब सबैभन्दा ठुलो खेल भनेको चाहिँ अब क्रिकेट फुटबल अब त्यस्तै थुप्रै छ तर अब मेन चाहिँ अब पश्चिम बङ्गालमा चाहिँ अहिले भनेकोमा चाहिँ अब फुटबल चाहिँ एकदमै अब इन्पोटेन्ट छ है अब सिक्किमको भाइचुङ भोटिया होइन उहाँहरू धेरै नै उयो छ अब है अहिले त अब यहाँको जवान नानीहरू धेरै नै फुटबलहरू खेलिरहेको छ